र मलाई चाहिँ बाहिर देशहरू घुम्न मन परिरहेको छ है जान मन परिरहेको छ अब होइन यहीँ अब मात्रै नबसेर बाहिर देश पनि गएर दुनियाँ पनि हेर्न मनलागेको छ मलाई चाहिँ अरूभन्दा पनि त्यो खुल्ला जग्गा जस्तै बिचहरू भयो जस्तै गोवाहरूमा है गोवाहरू चाहिँ जानु मनपर्छ मलाई त्यो खुल्ला जग्गामा गोवामा गयो स्विमिङहरू गर्नु यताउता घुम्नु है गोवाको अब सबै घुम्नुहरू मनपर्छ त्यस्तै मलाई घुम्नुहरू चाहिँ पुरै मनपर्छ जस्तै बाहिर गएँ भने त्यो पेरिसहरू भयो है अब हामीले यता मात्रै सुनेको टिभीतिर देख्थेँ हामी यस्तो अस्ट्रेलिया है अमेरिका पेरिसहरू भयो है के के भन्थ्यो तर जानु चाहिँ गएको छैन एक्सपिरियन्स गरेको छैन हो त्यही एक्सपिरियन्स चाहिँ लिनु एक्सपिरियन्स गर्नु चाहिँ मन छ मलाई पनि है घुम्नुहरू मन छ अन्त त्यही हो गोवा गोवा चाहिँ जानु मन छ गोवा पनि जानु मन छ मलाई बिचहरूमा है त्यो एक्सपिरियन्स गर्नु छ मलाई इन्जय गर्नु छ है पछि सक्सेस भएर चाहिँ मलाई पनि त्यसरी घुमेर र देश देश घुमेर मलाई टुर गर्नु चाहिँ मन छ